खुल्ला पानीमा पौडी खेल्दा चाहिँ हामी एकदम जोगिएर होसियारसँगले चाहिँ हामी पानीमा पौडी खेल्नपर्छ किनभने कोही कोही बेला पानी बढेर भलहरू बग्ने गर्छ त्यतिबेला हाम्रो प्राण जाने पनि सम्भव हुनसक्छ अनि यही कुराहरू चाहिँ हामीले आफ्नो दिमागमा राखेर आफूलाई जोगाउन सक्नुपर्छ र होसियारीसँगले खेल्नपर्छ बर्खा झरीको बेलामा झन् हामी यस्तो पानीतिर एकदमै नै जोगिएर यस्तोतिर खे पानीमा खुल्ला पानीमा त खेल्नै हुँदैन किनभने कहिले पानी पर्छ त्यो हामीलाई थाहा हुँदैन अनि भलहरू पनि पुरा बग्ने गर्छ यसैकारण हामी खुल्ला पानीमा पौडी खेल्दा चाहिँ एकदम जोगिएर खेल्नपर्छ